लामखुट्टेको बारेमा चाहिँ के भन्दाखेरि चाहिँ अब वरिपरि झारजङ्गल जङ्गलबाट जोगिनुपर्छ जस्तोमा अब पानी जमिएको हुन्छ पोखरी हुन्छ भाँडाकुँडा बाल्टीतिर पानी जमिनु हुँदैन त्यसै कारणले के अरे औले ज्वरो औले ज्वरो चाहिँ त्यहाँबाट नै मान्छेलाई सर्ने डर डर हुन्छ त्यहाँदेखि चाहिँ औले ज्वरो भन्ने कारण चाहिँ के हो भने जस्तोमा वरिपरि झारजङ्गल फोहोर मैला कागजपत्र सबैहरू चाहिँ एकदमै टाढा राख्ने गर्नुपर्छ त्यस कारण चाहिँ यो औले ज्वरोमा चाहिँ के के खानु हुँदैन भन्ने कारण चाहिँ किनेमा ताँबा जस्तो अमिलो के केहरूबाट चाहिँ जोगिने एकदमै कोसिस गर्नुपर्छ जति पनि नानी होस् ठुला होस् नानी ठुलोबडा सबैले नै जोगिने कोसिस गर्नुपर्छ यो औले ज्वरोबाट चाहिँ यो औले ज्वरो चाहिँ हामीलाई चाहिँ हामीले चाहिँ कोसबाट चाहिँ रोकावट हुन्छ भनेर चाहिँ हाम्रो यहाँनिर वरिपरि बैनीहरू